मैले फल फुल र तरकारीको बिरुवाहरू लगाउँछु अनि फुलको बिरुवा लगाउँदाखेरि घरहरू सो उज्याले अनि सुन्दर पनि देखिन्छन् अनि फलको बिरुवा लगाउँदाखेरि त्यही बारीकै फुल टिपेर खाँदा स्वास्थ्यको लागि राम्रो हुन्छन् अनि तरकारीको बिरुवा लगाउँदाखेरि त त्यही बारीबाट तरकारी टिपेर पकाएर खाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ अनि पैसाको बचत पनि धेरै नै हुन्छन्